हेलो दाजु यो सागर रेस्टुरन्ट हो सागर फेमिली रेस्टुरन्ट सुन्नुहोस् न के भन्छ मैले तपाईँहरूको मेन्युमा हेरेँ कि अन्त मैलै अलरेडी सोँचिरहेको थिएँ किनभने म पहिला आउँदाखेरि चाहिँ मैले त्यहाँनिर तपाईँहरूकोमा चाहिँ भेज चौमिन हो अन्त यो क्रिस्पी बेबीकर्न चिल्ली अन्त भेज पुलाउ खाको थिएँ हैन मलाई चाहिँ राम्रो लागेको थियो अन्त मो अर्डर प्लेस गरूम् भनेको कि अन्त तपाईँहरको त्यो आइले पनि मेन्युमा छ कि छैन एकपल्ट मलाई एसो हेरेर भन्दिनोस् न ल अन्त त्यसको प्राइसहरू पनि मलाई एसो भन्दिदिनोस् हो अन्त एकजनालाई एक प्लेटले धेर हुन्छ कि कम्ति हुन्छ हो हो तेस्तोहरू पनि एकपल्ट मलाई भन्दिनोस् न ल